पश्चिम बङ्गालको संस्कृति चाहिँ यसको इतिहास र भूगोलबाट धेरै नै प्रभाावित भएको छ भनौँ एउटा बृहत् के भन्नु विभिन्नता विविधता चाहिँ पश्चिम बङ्गालभित्र पनि रहेको देख्न पाइन्छ है पश्चिम बङ्गाल एउटा पश्चिम बङ्गालको उत्तरमा हिमाल छुन्छ भने दक्षिणमा यसले समुद्रतट छुन्छ समुद्र छुन्छ त्यसले गर्दाखेरि समुद्रतट छेउछाउमा बसोबासो गर्ने मान्छेको इतिहास भूगोल संस्कृति आफ्नै प्रकारको छ र त्यस त्यसपछि अलिकति अलिकति माथि माझमा बस्ने मानिसहरूको संस्कृति इतिहास र भूगोल आफ्नै प्रकारको छ किनभने त्यहाँ धेरै मात्रामा गर्मी हुन्छ जस्तै फलफुलमा पनि आँप तित्रीहरू हुने गर्छ र उनीहरूको आफ्नो आफ्नो छ अनि उत्तरमा चाहिँ नेपालीहरू बसोबासो गर्ने गर्छ है जसको इतिहास आफ्नै प्रकारको छ राज्य सरकार र केन्द्र सरकारले दार्जिलिङको इतिहास दार्जिलिङ कालिम्पोङ यो पहाडी पश्चिम बङ्गालको उत्तरी भागको इतिहास मेटाउने पहिलेबाट नै एउटा राजनीतिक क्रियाकलाप गरिएको देख्न सकिन्छ र यहाँको पाहाडमा बसोबास गर्ने मानिसहरूको इतिहास भूगोल र संस्कृति अलगै छ त्यसले गर्दा पनि पश्चिम बङ्गालको संस्कृतिमा विविधता देख्न पाइन्छ र यसको भूगोल पनि उत्तरमा हिमाल दक्षिणमा समुद्रतट छन् र छेउछेउमा जस्तै बिहारहरू जस्तो राज्यहरू छ अर्को अर्कोतिर बङ्गलादेश पनि छुन्छ र अर्कोतिर आसामहरू पनि छुन्छ